मैले जुन ह्यान्ड ब्याग किनेको थिएँ त्यो धेरै मन परेर चाहिँ मैले किनेको थिएँ र त्यो ह्यान्ड ब्याग चाहिँ सबै मेरो सबै प्रकारको क्लोत्सहरूसँग चाहिँ फिट हुन गयो र त्यसले गर्दा चाहिँ मलाई धेरै राम्रो देख्यो मैले त्यसलाई वेदर त्यसलाई मैले फ्रक्ससँग लगाएँ तापनि त्यो पनि त्यसमा पनि राम्रै देख्यो मैले कुर्तीसँग लगाएँ भने कुर्तीसँग पनि राम्रै भयो अनि मैले यदि त्यसलाई प्यान्टसँग लगाएँ भने प्यान्टसँग पनि एकदम राम्रो नै भयो र धेरै राम्रो प्रकारको सस्तो मूल्यमा राम्रो ब्र्यान्डकै मैले ब्यागहरू चाहिँ पाएँ ह्यान्ड ब्याग